भारतमा अहिले थुप्रै युट्युबरहरू कन्टेन्ट क्रिएटर ट्राभलर कमेडियनहरू निस्केको छ अब उनीहरूले जसै युट्युबरहरूले आफ्नो आफ्नो ब्लग खो ब्लग खोलेर युट्युबमा हाल्छ अब युट्युबमा सबैजना सब्सक्राइब गरेर त्यहीँबाट उनीहरूले पैसा कमाउँछ त्यही पैसाबाट उनीहरूले आफ्नो भूमिका निभाउँछ आफ्नो जिन जीवन चलाउँछ र क्रिएटरहरू भयो ट्राभलर भयो मान्छेले यताउता गर्ने ट्राभलिङ काम गरेर आफ्नो जिन्दगी चलाइरहेको छ र कमेडियन उनीहरू हँसाउने मान्छेलाई हँसाउनुको लागि मान्छेलाई मजा दिनुको लागि मान्छेलाई मनोरञ्जन गर्नुको लागि उनीहरूले कमेडियन सिन गर्छ त्यसले गर्दा पनि उनीहरू मान्छेलाई हँसाएर भए पनि आफ्नो जीवन चलाइरहेको छन् र यसरी नै सबैजनाले आफ्नो आफ्नो भूमिका निभाएर रोजगारीको लागि आफ्नो आफ्नो भूमिका निभाइरहेको छन्